विद्यालयमा हुँदाखेरि थुप्रोवटा एक्टिभिटिजहरू त भइरहन्थ्यो र तीमध्ये मैले भाग लिएको कतिवटा विधाहरू भन्नुपर्दाखेरि चाहिँ म प्रायः वाक पटुता र हाजिरी जवाफ प्रतियोगितामा चाहिँ म प्रायः भाग लिने गर्थेँ